लामो साइकल यात्रा गर्दाखेरि हामी एकदमै स्वस्थ्य बस्छौँ कारण त्यसले हाम्रो जिउ अनि खुट्टालाई एकदमै थकाएको हुन्छ अनि हामीले धेरै क्यालो क्यालोरिजहरू पनि लुज गर्ने गर्छौँ अनि म सडकमा अथवा काहीँ कतै यात्रामा जाँदाखेरि म एकदम चिकन भातहरू खाने अनि प्रायः नेपाली खाना खाने खानु खानु खान खान रुचाउँछु अनि बाइकिङ यात्रा टाढो टाढो यात्रा लामो यात्रा गर्दाखेरि ढाडहरू पनि मेरै पनि ढाडहरू एकदमै दुख्ने समस्याहरू धेरै नै भएको छ